म चाहिँ एकखेप साथीहरूसँग मेला गएको थियो आमा बाबासँग गएको थिएन त्यो दिन हामी साथी साथी थुप्रो थियो यस्तै भनौँ भने तेह्र चौधजना चाहिँ थियो लगभग तेह्र चौधजना साथीहरू थियो हामी चाहिँ अब ग्रुपमै हिँडिरहेको थियो त्योपिच्छे मलाई चाहिँ यस्तो त्यहाँ जुन चाहिँ मेलामा स्टलहरू राखेको हुँदैन दोकानहरू जस्तै एउटा मलाई अलिक के देख्यो बे ब्यागहरूको दोकानहरू ब्यागहरूको कपडाहरू त यस्तो एउटा सर्ट मलाई मन पर्दा त्यो सपट्टि ध्यान गयो मेरो साथीहरूसँग सँगै हिँडिरहेको थियौँ हामी त्योपिच्छे सा त्यो सामानमा चाहिँ त्यो सर्टमा चाहिँ ध्यान गयो हेऱ्यो त्यो दोकानमा मैले पसेर दामकाम गऱ्यो मलाई त्यो सर्ट साह्रै मन पर्थ्यो अलिक राम्रै सर्ट थियो होइन निलो कलरमा सुतीको कपडाको थियो त्यो मैले साथीहरूले त्योपिच्छे जो दोकानदारलाई मैले दामकाम गरेँ दामकाम गरेर मैले त्यो सर्ट किनेँ पनि त्यो सर्टको धुनमा त मैले यहाँ आफ्नो साथीहरूलाई बिर्सी राखेछ साथीहरू बहुत अगाडि पुगिसके बहुत अगाडि पुगि सकेपछि अनि साथीहरूको खोज्नुको हामी त म त बहुत टाढै छुट्यो नि मेलामा पनि भिड थियो भिड पनि खालि नभने पनि लगभग त्यहाँ भिड चाहिँ थियो होला दुई सय तिन सय चार सयजना चाहिँ थियो तिन सय चार सयजना भिडमा अब म एक्लै त्यो साथीहरू कहाँ पुग्यो म कहाँ अनि त्यो साथीहरूलाई मो खोज्दै खोज्दै हिँड्यो मलाई साथीहरूको सबै बानी थाहा छ साथीहरू मलाई लाग्दै थियो जुन चाहिँ ब्रेस्लेटहरूको जुन चाहिँ यो क्रिस्टलको ऊ योहरू पाउँछ कानको टपहरू त्यस्तै दोकानतिर गयो होला भनेर मेरो अनुभवले चाहिँ भन्यो त्यस्तो दोकानतिर तिनीहरू बार्गेनिङ गर्दै होला तिनीहरूले दामहरू घटाएर किन्दै होला त्यो कानको टपहरू ब्रेस्लेटहरू साथीहरू त त्यस्तैपट्टि जान्छ अन्त त्यो चाहिँ म त्यही दोकानतिर हेर्दै हेर्दै गयो जान्छु जान्छु त्यो दोकानतिर पनि पाउँदैन त्योपिच्छे यसो हेरेँ इलेक्ट्रीक पिङ देख्यो माथि त्यहीँ छ कि मेरो साथी त्यो इलेक्ट्रिक पिङमा खेलिरहेको छ कि भनेर त्यहाँ पनि गएँ त्यहाँ गएर हेर्यो लाइनमा पनि छैन त्यो इलेक्ट्रिक पिङमा चढेको मान्छेहरूलाई पनि इलेक्ट्रिक पिङ घुम्यो घुम्यो त्योपिच्छे लास्ट राउन्डमा घुमाएर उतारिदियो त्यो मान्छेहरूलाई पनि हेरेँ त्यहाँ पनि मेरो साथीहरू छैन त्योपिच्छे मैले थुप्रै जग्गा खोजेँ मेरो साथीहरूलाई अझै त्यो इलेक्ट्रिक पिङतिर पनि खोजेँ अझै मैले सर्कसतिर पनि हेर्यो त्यो मेलामा अब यस्तो भिड सर्कसतिर पनि अब सर्कसभित्र पसेर त हेरिनँ मैले फाल्टुमा टिकट किन काट्नु भनेर त्यस जुन चाहिँ त्यो मान्छेहरू जुन चाहिँ मान्छेहरू सर्कस हेरेर जुन चाहिँ एक्जिट गेटबाट निक्लिरहेको थियो निक्लिने गेटबाट त्यतिखेर साथीहरूलाई खोजेँ त्यहाँ पनि छैन त्योपिच्छे मेरो साथीहरू चाहिँ साथीहरूले पनि मलाई खोज्दै रहेछ अपोजिट मलाई थाहा थिएन अब म पनि साथीहरूलाई खोज्दैछु अब त्यत्ति साथीभरिमा म एक्लै छुटिएको त्यो चाहिँ पछाडि अब यस्तो देख्यो पुलिसहरूको यो जुन चाहिँ पुलिसहरू बस्ने जग्गा हुन्छ त्यहाँ मेलामा हुन्छ नि पुलिसहरू बस्ने जग्गा अलग्गै काउन्टर हुन्छ पुलिसहरूको त्यो पुलिसमा गएर भनेँ मेरो नाम भन्यो नाम अर्पित भुजेल पता यस्तो यस्तो भन्यो अन्त त्यहाँबाट एनाउन्स गर्यो माइकमा अन्त माइकमा एनाउन्स गर्दा छे अर्पित भुजेल यहाँ साथीहरू छ भन्यो अन्त ठिक्कै साथीहरूले भन्यो यस अन्त त्यहाँ पुलिस पुलिसले भन्यो यस्तो यस्तो जग्गामा आऊ तिम्रो साथी यहाँ छ भन्यो अन्त म पनि त्यही जग्गामा बसिरहेको थिएँ अनि साथीहरू पनि ठिक्कै आइपुग्यो अनि ठिक्कै भेट भयो साथीहरू